हेलो तपाईँकोबाट मैले सामान लगेको थिएँ नि त्यो एकदमै मन पऱ्यो हो हाम्रो घर घरको मान्छेहरूले पनि एकदमै मन परायो तपाईँको सामानको त्यो क्वालिटी पनि एकदम लुगाको क्वालिटी पनि एकदमै राम्रो रहेछ घरकोहरूले एकदमै मन पराइरहेको छ अनि मेरो साथीहरूले पनि धेरै नै मन परायो अनि नेक्स्ट टाइम आयो भने तपाईँकोमा दुई चारवटा प्रडक्टहरू एकदम मेरो लागि पनि बचाएर राखिदिनुहोस् है तपाईँको दोकानको एकदम सामानहरू पनि मलाई मन पऱ्यो अब भयो भने म प्रायः तपाईँकोबाट नै सामानहरू किनिरहन्छु एकदमै धेरै धेरै धन्यवाद छ तपाईँलाई